म चाहिँ गीत गाउनु चाहनेहरूलाई चाहिँ गीत गाउनुमा सुधार ल्याउनु चाहनेहरूलाई चाहिँ म चाहिँ के भन्छु भनेदेखि चाहिँ आफूले कन्टिन्यू रियाज गरिरहनु पऱ्यो है आफूले प्र्याक्टिस कहिले छोड्नुभएन कन्टिन्यू नै प्र्याक्टिस गरिरहनु पऱ्यो आफूले गीत गाएको गीत गाएको प्र्याक्टिस गरेको गरेको गर्नुपऱ्यो होइन रियाज गर्नु चाहिँ आफूले कहिले पनि छोड्नु हुँदैन है अन्त हामीले चाहिँ अन्त केही प्रोग्रामहरू भयो भने होइन केही प्रोग्रामहरू भयो भने गाउँमा यता सानोतिनो प्रोग्रामहरू भयो भने पनि आफूले गीत गाइरहनु पर्छ है फिल्डतिर निस्किरहनु पर्छ अन्त अलिकति एक्सपिरियन्स पनि बटुल्दै गर्नुपर्छ है अन्त अझै अझै सक्दो चाहिँ टिचरहरू कोही टिचरहरू पायो भने है हामीले उ टिचरहरूकोबाट गीतहरू सिकेको राम्रो है रियाजहरू गरेको राम्रो अझै राम्रो हुन्छ है अन्त म चाहिँ त्यही भन्न चाहन्छु अन्त हामीले रियाजहरू गरेको चाहिँ राम्रो टिचरकोबाट सिकेको चाहिँ अझै राम्रो लाग्छ मलाई